ए हजुर हो त

हजुर ए हुन्छ म्याम त्यो सुविधा हुन्छ नि फर्काउन मिल्छ हजुर हाम्रो डिलिभरी पर्सन आउँछ कि तपाईँको सामान त्यहाँबाट कलेक्ट गरिहाल्छ

हुन्छ थ्याङ्क यु म्याम